मैले चाहिँ है नृत्य चाहिँ नृत्य चाहिँ ठुल्ठुलो पोस्टमा गएर है सो गर्नको लागि होइन जसमा कि आफूले आफ्नो इन्टर्टेनमेन्ट है आफ्नो है आफ्नो अब फुलफिल आफ्नो आफ्नो है आफ्नो हेल्दी है आफ्नो उयसको लागि चाहिँ है मैले यो गर्न चाहन्छु र नृत्य प्रस्तुत गर्न चाहन्छु जसमा कि म ठुल्ठुलो पोस्टमा गएर देखाउन चाहिँ चाहे चाहँदिनँ